आगामी वर्षहरूमा मलाई चाहिँ लाग्छ होम डेलिभेरी होम डेलिभेरी फुड लाग्छ किनकि त्यसमा चाहिँ अब के हो भने अघि माने खाना आजकलको नानीहरूले अब बाहिरकै खानाहरू मनपराउँछन् बाहिरको खानुहरू खाने यस्तो त्यस्तो सोच हुन्छ कोही अब घरमा खाना पकाउनु अल्छी गर्छन् होइन अनि अब अल्छी गरेपछि उनीहरूको सोच के छ भने बाहिरबाट भइहाल्छ आइहाल्छ अनलाइन मगाइहालिन्छ होइन जे चिज पनि त अहिले जहाँबाट पनि भयो होइन अब मगाएर खानु पाइहालिन्छ अनलाइन ट्युसन हुन्छ अनलाइन कपडा मगाइहालिन्छ अनलाइनबाट खानाहरू मगाइन्छ होइन अब सबै थोक त त्यसबाट नै हुन्छ भन्ने जिनिस चाहिँ अब मनमा आफूलाई लाग्छ जे यो जिनिसबाट चाहिँ अब होम डेलिभेरी चाहिँ सबैभन्दा बेस्ट हो र यो पहिला पछि गएर पनि यो चाहिँ राम्रो हुन्छ र चल्छ बेसी भनेको जस्तो चाहिँ अब आफूलाई लाग्छ भन्ने चिज चाहिँ अब मेरो मनमा लाग्छ